गाई गोरुले गाई गोरु काँटा कोदालो फरुवा अनि झ्याम्पल ध्यौरीहरू विभिन्न प्रयोगहरू गरिन्छ यसकारण यसमा भएको उपल्क्षमा धेरै किसानहरूले आफ्नो जमिनमा हलो जोतेपछि केही औस औजारहरूले हिलो मिलाउँछ हिलोहरू मिलाएपछि हलो जोत्नु थालिन्छ हलो जोतेपछि त्यहाँदेखिको उयो गर्छ फरुवाले माटोहरू सोरिन्छ अरू धेरै कुराहरू औजार औजारहरूले ट्याक्टरहरूले हलो जोत्छ कतिकोमा ट्याक्टर नभए कतिले उयोहरू गाई गोरु लगाएर हलो जोतिने काम पनि गरिँदछ